मलाई मनपर्ने विधाहरूमा साहित्य अनि एक शैलीका पुस्तकहरू मलाई आ पढ्नु मन लागेको भनेको सरल शैली मनपर्ने गर्दछ सरल शैलीमा कविता मनपर्ने गर्दछ किन भन्दखेरि किन किनकि कविताले एउटा क्रान्ति हुन्छ कवितामा कविताले एउटा मन छोएको हुन्छ त्यसर्थ कविता मन पर्दछ यस विधामा मैले हालै पढेको पुस्तक लक्ष्मीप्रसाद देवकोटाका लक्ष्मी सङग्रह हुन्